हेलो हेलो गुड आफ्टरनुन ए ए नानी भन न

सुन न नानी अब त्यो कस्तो हुन्छ भने तिमीले प्लस टू सक्यौ होइन प्लस टूमा एचएसमा तिमीले पर्सन्टेज कति ल्यायौ ए क्लास टेन सक्यो भनेपछि यसपालि माध्यमिक दियौ होइन भनेपछि तिम्रो माध्यमिकमा पर्सन्टेज कति आयो सिक्टी एट आएको छ अब कस्तो हुन्छ भने तिमी साइन्स ब्याकग्राउन्डमा तिमी जान्छौ भनेदेखिलाई तिमीले एट्टीभन्दा एबभ पर्सन्टेज ल्याएको हुनुपर्छ बुझ्यौ नभए तिमीले साइन्समा तिमीले राम्रो मार्क्स ल्याएको छौ ल्याएको छैनौ त्यसमा निर्भर हुन्छ कि एट्टी पर्सन्टेजभन्दा एबभ ल्याएको छौ भने तिमीले होइन अर्को कुरा तिम्रो सुन्दैछु सुन्दैछौ अन्त बिलो बिलो सिक्सटी नाइन पर्सन्टेज छ भने तिम्रो अलिकति एभरेज पर्सन्टेज हो त्यो बुझ्यौ अन्त एभरेज पर्सन्टेज हो भने तिमीले आर्ट्सै गरेको राम्रो हुन्छ अनि तिम्रो अर्को पनि छ अर्को के हो भनेदेखिलाई तिमीलाई इच्छा केमा छ तिमी के पढ्नु चाहन्छौ कुन चाहिँ सब्जेक्टमा इन्ट्रेस्ट लाग्छ टिचर हुनु त ठिकै छ होइन टिचर त तिमी कुनै पनि सब्जेक्टको हुनु सक्छौ साइन्स ब्याकग्राउन्डबाट पनि हुनु सक्छौ आर्ट्सबाट पनि हुनु सक्छौ कमर्सबाट पनि हुन सक्छौ तर तिमीलाई सब्जेक्ट कुन चाहिँमा इच्छा छ रुचि छ

त्यस्तो हो भनेदेखिलाई तिमीलाई अब साइन्स लिनु म्याथम्याटिक्स लिनु हो भने तिम्रो अलिकति पर्सन्टेज पुग्दैन बुझ्यौ मार्क्स अलिकति कम्ती हुने रहेछ त्यसले गर्दाखेरि तिमी इङ्लिस लिटरेचर पनि लिन सक्छौ नेपाली लिटरेचर पनि लिनु सक्छौ होइन अनि इङ्लिस र नेपाली भनेको चाहिँ यो हिल्समा पाहाडमा कस्तो हो भनेदेखिलाई जुनै पनि स्कुलमा तिम्रो नेपाली सब्जेक्ट हुन्छै हुन्छ होइन अनि जुनै पनि स्कुलमा तिम्रो इङ्लिस पनि हुन्छै हुन्छ त्यसले गर्दाखेरि तिमी जुनै स्कुलमा पनि तिमी काम पाउन भोलिको दिनमा सक्छौ बुझ्यौ अनि त्यो काम पाउनुको लागि तिमीले ग्राजुएसन तिमीले फर्स्ट क्लास गर्ने कोसिस गर्नु पऱ्यो होइन प्लस टू एचएस तिमीले अलिकति राम्रोसँगले पढ्ने कोसिस गर्नु पऱ्यो होइन तिमीले आ आर्टस ब्याकग्राउन्डबाट पढ्दैछौ त्यसले गर्दा एकदमै राम्रो पढेर पढने कोसिस गर्नू अनि अर्को कुरा के हुन्छ भने तिमीले प्लस टू दिइसकेपछि जब कलेज पुग्छौ त्यतिबेला तिमीले नेपाली अथवा इङ्लिस अनर्सको रूपमा लिन सक्छौ होइन अन्त यो अब नयाँ सिस्टममा पढ्यौ भनेलाई एनइपी मा नेसनल एल एडुकेसन पोलिसिमा पढ्यौ भनेदेखिलाई तिमीले मेजरको रूपमा नेपाली अथवा तिमीले इङ्लिस लिनू बुझ्यौ अनि ग्रेजुएसन सकिसकेपछि त्यहाँदेखि तिमीले डिएलएड गर्नु सक्छौ त्यहाँदेखि बिएड गर्नु सक्छौ स्कुलको टिचरको लागि बुझ्यौ अनि बिएड र डिएलएड गऱ्यौ भनेदेखिलाई त्यहाँदेखि बादमा गएर चाहिँ तिमीले एसएससी स्कुल सर्विस कमिसनको इक्जाम दिनु पर्ने हुन्छ बुझ्यौ अनि त्यो इक्जाम तिमीले पास गऱ्यौ भनेदेखिलाई त्यहाँदेखि भाइभा हुन्छ भाइभा पछि चाहिँ तिमीले स्कुलमा तिम्रो अपोइन्टमेन्ट हुन्छ एउटा प्रोसेस त्यो भयो अनि अर्को प्रोसेस अहिले वेस्ट बेङ्गाल गभर्मेन्टले टेट भन्ने ल्याएको छ टिइटी भन्ने ल्याएको छ त्यो इक्जाम पास गऱ्यो भने तिमीले क्लास टेन एटसम्म यो जुन माध्यमिक लेबलको स्कुलहरू हुन्छ त्यहाँनिर तिमीले पढाउनु सक्छौ बुझ्यौ तर त्यसको लागि तिमीले अब माध्यमिकमा तिमीले एभरेज पर्सन्टेज ल्याएछौ तिमीले प्लस टूमा अलिकति राम्रोसँगले पढ्ने कोसिस गर्नू ल ल ओके ल ओके धन्यवाद ल